जीवनयापनको लागि चाहिँ मेरो चाहिँ घरमै दोकान छ अनि दु ख पनि गर्नुपर्छ त्यसै बित्थामा त पैसा त कमाउनु सक्दैन पैसा कमाउनु साह्रै छ होइन तर अब बसी रहेर पनि भएन केही न केही त गर्नु नै पऱ्यो आफ्नो जीवनयापन गर्नुको लागि अनि मेरो दोकान छ सानो कचरपचरहरू पाइहाल्छ अनि मोमोहरू बनाउँछु मोमो बनाएर मोमो आलुदम बनाएर यस्तै गाउँघरकोहरूले होइन बाटोमा हिँड्नेहरूले खाइ हाल्छ अनि त्यही भइ हाल्छ अनि म लुगाहरू पनि ल्याएर बेच्छु सिलगढीबाट लुगा ल्याउँछु अनि सिलगढीबाट ल्याएको लुगाहरू दोकानमा पनि कतिवटा बिक्री भइहाल्छ अनि म घर घरमा गएर पनि बेच्छु अब घर घरमा गएर बोकेर नै लान्छु कसैले साइज मिलेन भने नेक्स्ट टाइम फेरि गएको बेलामा फेरि ल्याइदिन्छु अर्को होइन त्यही लुगा मनपरायो भने त्यही लुगा अर्को साइजको त्यसरी काम गर्दै जाँदा अब आफ्नो चिनाजना पनि हुँदै जान्छ अनि मान्छेहरूले सामानहरू पनि राख्छ अब पैसा दिनु नसके पनि नेक्स्ट टाइम दिन्छु भन्दा पनि मिल्छ चिनाजानाहरूसँग त होइन अनि मोमोहरू त्यही आलुदमहरू त्यस्तोहरू पनि बनाएर बेच्छु अनि घरको छेउछाउकोहरूले पनि सबैले अलिअलि त किनी नै हाल्छ छर छिमेकीहरूले पनि केटाकेटीहरूले होइन त्यसमै हाम्रो चाहिँ अब पैसाको आउने बाटो छ त्यसरी नै आउँछ अरू त के पैसाको त्यस्तो सोर्सहरू त छैन आउने त्यसरी नै हो